गुड मर्निङ म तपईँलाई एक दुईवटा क्वेसन मतलब अब ट्राफिक विषयमा सोध्नु पऱ्यो भनेर तपईँलाई फोन गरेको कालेबुङको ट्राफिक नियमहरू चाहिँ कस्तो कस्तो चाहिँ छ भनेर त्यो रिपोर्ट गर्नु पऱ्यो भनेर नि

हजुर हजुर कतिले चाहिँ अब हेल्मेटहरू नलगाइ हिँडिरहेको हुन्छ अन्त त्यसको विषयमा नि अब ए हुन्छ हुन्छ धन्यवाद